म गाडी कुदाउँछु गाडी कुदाउँदा चाहिँ टायरहरू डगिजान्छ हेर्दाखेरि चाहिँ साह्रो पर्छ अरू कोटाहरू कस्तो कस्तो गाडी कुदाएर आउँछ त्यति बेला चाहिँ साह्रो पर्छ एक्सिडेन्टहरू पनि हुनसक्छ कस्तो डर लाग्छ गाडी कोही बेला रातितिर गाडीहरू बिग्रिहाल्छ रातभरी त्यहीँ सुत्नुपर्छ भोलिपल्ट मिस्त्री लगेर बनाउनुपर्छ फिटर लानुपर्छ दुई दिन तिन दिन जस्तो पनि लाग्छ बाटोमै सुत्नु पर्छ खानु पाउँदैन त्यति बेला चाहिँ साह्रो पर्छ ड्राइभरहरूलाई त साह्रै छ नि गाडी कुदाउनु के गर्नु अब